मैले चाहिँ हिजोअस्ति गोइङ्का पेट्रोल पम्पबाट फोन किनेको थिएँ अन्त फोनको दाम चाहिँ तपाईँको पन्ध्र पन्ध्र हजार थियो अन्त त्यो फोन चाहिँ मैले अब दुई हप्ता जस्तो चलाएँ होला अन्त त्यसको त्यसको चहिँ अब राम्रो धेरै राम्रो छ क्यामरादेखिको लिएर ब्याट्री ब्याक अपहरू अन्त सबै अब गेमिङहरू पनि दामी रहेछ अन्त क्यामरा त अब ए वान छ क्यामरा त अब जब टेन एक्स हुन्छ अनि दामी छ क्यामरा पनि अन्त फोन त्यस्तो बिना हिटहरू हुँदैन अन्त फास्ट चार्जिङ पनि छ चार्ज पनि छिटो हुन्छ अर्को मैले मैले अब अहिले अहिले भर्खर हालेँ भने एक घण्टा बाद हन्ड्रेड पर्सेन्ट भइहाल्छ त्यस्तो खालि त्यस पिक चार्जिङ त्यो फोन चाहिँ मलाई धेरै मन पर्यो अन्त